हेलो नमस्कार नमस्कार बताउनुहोस् के सेवा गर्नसक्छु सोध्नुहोस् ए सोफा सेट बनाउनुहुन्छ एकदम एकदम भाइ अँ भाइ एकदम हामी चाहिँ जे दिन्छ नि एकदमै जेन्युन चिज दिन्छौँ नि त मतलब त्यस्तो हामी खाँटी चिज दिन्छु नेपाली हो भनेर चाहिँ एकदम हजुर भन्नुहोस् सिक्स बाई सिक्सको हो हो हो हो हो मलाई तपाईँ कस्तो भन्दाखेरि चाहिँ त्यसलाई सोफामा पनि युज गर्न सक्नुहोस् सुत्दाखेरि बेडमा पनि है सुत्नुसक्ने अहो ठिक छ ठिक छ अरू भन्नुहोस् कति कति रेन्जसम्मको तपाईँलाई चाहिएको त्यो पहिला बताउनुहोस् तिस पैँतिस हजारको तिस पैँतिस हजारमा त अलिकति अप्ठ्यारो पर्छ होला हो तपाईँले पाउनुहुन्छ तर तपाईँले त्यो जो बस्ने जो डन्लप भन्छौँ नि हामी गद्दी त्यो तपाईँले यदि आफैले बियर गर्नु सक्नुहुन्छ भने चाहिँ त्योभन्दा अलिकति बेसी लाग्नुसक्छ दुई तिन हजार बेसी लाग्छ त्यो म व्यवस्था तर तपाईँलाई एकदम राम्रो सामान चाहिँ म दिनसक्छु राम्रो सामान दिनसक्छु तपाईँलाई तपाईँको यदि त्यो डन्लप तपाईँले छोडेर चाहिँ लिनुभएछ भने चाहिँ म तपाईँलाई तपाईँले पैँतिस भन्नुभयो कि म तपाईँलाई अढ्तिससम्म गरिदिन सक्छु त्यो तपाईँको आफ्नो चाहिन्छ तपाईँलाई त्यो डन्लप लगाउन सक्नुहुन्छ बुझ्नुभयो ह हजुर डन्लप डन्लप लगाएर डन्लप लगाएर तपाईँ धर्नुहोस् फिप्टीको उयसमा आउँछ किनकि तपाईँले त बेड बेड टाइपको बनाउनु भन्नु भन्नुहुँदैछ नि त होइन त्यसो भए फिफ्टीको बिचमा हो तपाईँलाई त्यसमा टी टेबल पनि दिन्छु हामीहरू टी टेबल दिन्छु साइड टेबल पनि सानसानो दिन्छु हामी हजुर एकदमै नो एकदम एकदम कुनै डाउट छैन कुनै सङ्केत छैन अब बोला कुनै कम्प्लेन पाउनुहुँदैन डिस्काउन्ट के भन्नु भाइ तपाईँलाई अब हामी त सामान राम्रो दिन्छौँ डिस्काउन्ट त हामी गर्दैनौँ अब ठिकै छ तपाईँ लिने कहाँदेखि भन्नुभयो तपाईँ ए कालचिनी डिस्काउन्ड त्यसो भए डिस्काउन्ट म म गरिदिन सक्छु तर तपाईँले सेल्फ केरी गर्नुपर्यो त्यसलाई तर आफैले नै तपाईँले लिएर जाने व्यवस्था गर्नुपर्यो त्यसमा हो भने चाहिँ म तपाईँलाई दुई हजार रुपियाँ छोड्नसक्छु आफ्नै गाडी लिएर आउनुहोस् तपाईँ ल अढ्तालिस अढ्तालिस गरिदिन्छु अढ्तालिस गरिदिन्छु अढ्तालिस हजुर पैँतालिस पैँतालिस हुँदैन पैँतालिस हुँदैन होइन होइन कोसिस गरेर पनि हुँदैन भाइ किनकि यो साँच्चै तिमीलाई भनेको भए त म गरिदिन्थेँ छेउछेउकोमै हो भनेर होइन एकदम यो मेरो लास्ट हो दुई हजार तिमीलाई घटाइदिेएँ यहाँभन्दा म बेसी गर्नु सक्दिनँ

बैना मार्नुपर्छ है तपाईँले बैना चाहिँ मारेर जानुपर्छ नि पैसा लिएर आउनुहोस् बैना मारेर जानुपर्छ कि अलिकति चाहिँ ल हुन्छ भाइ ल ल ल ल